लकडाउनमा चाहिँ मैले अब धेरै कुराहरू सिकेँ पहिला चाहिँ त्यस्तो खाना बनाउन आउँदैन थियो मलाई लकडाउन अघि चाहिँ त्यो पिछे चाहिँ अब लकडानमा अब केही यस्तोहरू कामहरू पनि थिएन त्यही भएर चाहिँ अब आमालाई हेर्दै पनि मैले सिकेँ त्यहाँदेखि आमाले खाना बनाउनु हुन्थ्यो मैले त्यही हेर्दै सिकेँ धेरै कुरा युट्युबहरूबाट पनि सिकेँ अन्त एकदिन आमाले चाहिँ चिली चिकन बनाउनु हुँदै थियो अन्त मैले सिक्छु भने आमालाई अन्त त्यसपछि मैले नै गरेर चाहिँ आमाले भन्नुभयो त्यसपछि मैले ट्राइ गरेपछि चाहिँ सबै राम्रो भयो चिली चिकन पनि अन्त त्यसपछि चाहिँ फेरि मैले घरमा आफै टाइम पासको लागि युट्युबबाट हेर्दै खिरको केकहरू बनाएँ यस्तै बिरियानीहरू बनाएँ बिरियानी बर्गरहरू बनाएँ फेन्च फ्राइहरू सबै सिकेँ बनाउनको लागि सेन्डविचहरू अन्त एकदिन सबै मैले ट्राइ गरेँ बनाउनको लागि आइस क्रिमहरू पनि बनाएर भाइहरूलाई सबै गाउँकोहरूलाई नानीहरूलाई दिएँ त्यहाँदेखिको अन्तखेरिको चाहिँ अब सबै सिकेँ ब बर्गरमा पनि चिकन बर्गरहरू बनाएँ त्यसमा चाहिँ मैले दोकानहरूबाट ल्याएँ सबै मेयोनिजहरू ल्याएर पेटिज पनि घरमा बनाएँ चिकनको बनाएँ अन्तखेरिको अन्त ससहरू चाहिँ दोकानबाट किनेर ल्याएर अन्त त्यो पेटिजहरू पनि घरबाटै बनाएर उनीहरू सबै घरकोहरूलाई पनि चाख्नु दिएँ अन्त बनाइसके पछि त्यहाँदेखि पिछे पिछे फेरि अरूहरूलाई पनि बनाइकिन आउनेहरूलाई अन्त मासुहरू पनि धेरै किसिमको सिकेँ बनाउनको लागि पहिला त्यस्तो बनाउनको लागि केही पनि आउने थिएन सब्जीहरू पनि सबै प्रायः सिकेँ अन्त जसमा चाहिँ त्यो बुद्धिस्ट टिबेटनहरूको चिया त्यो घिउ हालेको घोलेको चियाहरू नुनको चियाहरू बनाउन पनि सिकेँ त्यसपछि त्यसपछि मैले अरू अरू थुप्रो अरू अरू आइटमको अब बाहिरको आइटमको खाने कुरोहरू बनाउन पनि सिकेँ जसमा चाहिँ मलाई सेन्डविचहरू बनाउन आउँथेन हो तर त्यो पनि मैले सबै युट्युबबाट हेरेर सबै सिकेँ अनि त्यसमा चाहिँ त्यो सेल रोटीहरू पनि बनाउन आउँथेन मलाई त्यो पनि सबै सिकेँ सेलरोटीहरू बनाउनको लागि खाब्जेहरू पनि बनाउन सिकेँ त्यसमा आमाले मलाई हेल्प गर्नुभयो आमाले हेल्प गर्नुभयो अन्त के के बर्थडेहरू भयो नानीहरूको मैले त्यसमा पनि सेलरोटीहरू बनाइदिएँ खाब्जेहरू बनाइदिएँ अन्त घरमा सबै सामानहरू ल्याएर बनाएर त्यहाँनिर ट्राइ गरेँ अहिले त अहिले धेरै सबै कुरो जान्दछु बनाउनको लागि नानीहरूको बर्थडेमा केकहरू पनि बनाउन बनाइदिएँ तर सा केकहरू बनाइदिएँ सामानहरू ल्याएर क्रिमहरू यसको उयो गरेर चकलेटहरू ल्याएर अन्त सबै अन्डाहरू अन्डा हालेकै बनाएँ केक पनि अन्त नन भेज पनि बनाएँ भेज पनि बनाएँ केक अन्डाहरू हालेर त्यसपछि अरू कुरो पनि धेरै बनाएँ निम्कीहरू पनि सिङ्गाडाहरू पनि बनाएँ घरमै बनाएर चाहिँ अब बर्थडेहरू हुँदाखेरिको नानीहरूको टाइम पासको लागि त्यो मोमो मोमो त पहिल्यैदेखि बनाएको थिएँ र पनि अब पुरा उयो नानीहरूले मन पराउँछ मेरो आमाहरूले पुरा मन पराउँथ्यो पहिला चाहिँ मैले यस्तो अब बनाउन जानेको थिइनँ त्यो डिजाइनहरू हाल्न जानेको थिइनँ पछाडि चाहिँ अब अरूको हेर्दै सिकेर चाहिँ अब पुरा टाइम थियो र लकडाउनमा चाहिँ त्यस्तै मोमोहरू बनाउन पनि सबै सिकेँ फाले सफालेहरू पनि बनाउन सिकेँ अहिले चाहिँ अब सबै प्रायः प्रायः खानाहरू पकाउन चाहिँ जान्दछु यो लकडाउनले गर्दाखेरिको चाहिँ